इक्सक्युज मी भैया म चाहिँ कालचिनीदेखिन्को चढेको र म बिरपाडामा अब उत्रिन थाल्दैछु तपाईँकोमा खुल्ला पैसा छ मेरोमा त पाँच सय फाइभ हन्ड्रेडको नोट छ तपाईँकोमा खुल्ला हुन्छ